अब है गुरुदेवहरूको बारेमा भन्नुपर्दा चाहिँ म चाहिँ विशेष गरेर है मैले चिनेको र मानेको जानेको चाहिँ तकभरको गुरुदेव हुनुहुन्छ टुल्कु गुरुदेव उहाँ हुनुहुन्छ है म चाहिँ अब उहाँलाई अब एकदमै रेस्पेक्ट गर्छु होइन अब उहाँले भनेको एकदमै मान्छु उहाँले राम्रो शिक्षाहरू दिनुहुन्छ राम्रो प्रवचनहरू गर्नुहुन्छ है अब उहाँले चाहिँ अब अब बेसी चाहिँ अब गरिब दुखीहरूलाई दान गर्नु है त्यस्तो कुराहरू सिकाउनु हुन्छ अन्त अब अब के पो अरे धर्महरू गर्दाखेरि होइन अब त्यसरी घरमा यसरी पूजाआजा मात्र गरेर होइन होइन हाम्रो सबसे ठुलो धर्म चाहिँ अब जो गरिब दुखी हुन्छ होइन त्यसलाई हामीले अब दान गर्नुपऱ्यो होइन अन्त अब उनीहरूलाई माया गर्नुपऱ्यो हामीले अब सकियो भनेदेखिलाई उनीहरूलाई कतिजनालाई घरमा हुन्छ होइन अब हातखुट्टा नहुनेहरू भयो बुढोपाकाहरू भयो होइन उहाँलाई चाहिँ हामीले अब कसरी चाहिँ सेवा गर्नुपर्ने होइन उहाँलाई हामीले अब कतिवटा अब सौदापातहरू लगेर खानेकुरोहरू लगेर अब यसरी धर्म गर्नुपर्छ हामीले भनेर उहाँले चाहिँ धर्मको विषयमा एकदमै सिकाउनुहुन्छ होइन अब त्यसरी चाहिँ हामीले हिंसा नगर्नु हिंसा नगर्नु है भनेर सिकाउनुहुन्छ अब अब उहाँको शिक्षाहरू चाहिँ म एकदमै गर्छु होइन अब अरू गुरुदेवहरूको बारेमा भन्नुपर्दा चाहिँ अब त्यो चाहिँ न्युजतिर अलिअलि म हेर्छु होइन अब बागेश्वर बाबाहरू भयो होइन अब त्यति अब जो पायो त्यसलाई चाहिँ मैले विश्वास नगरेको कारणले गर्दा चाहिँ त्यति म अब है अब त्यो बाबाहरूले चाहिँ चिन्दिनँ अब मैले अब देखिरहेको र अब न्युजमा हेरिरहेको चाहिँ त्यो अब बागेश्वर बाबा हुनुहुन्छ अन्त एकजना उहाँ हुनुहुन्छ गुरु रिम्पोछे हुनुहुन्छ होइन उहाँलाई एकदमै मान्छु म अन्त दलाई लामा हुनुहुन्छ है दलाई लामा हुनुहुन्छ अन्त उहाँलाई चाहिँ एकदमै मान्छु म होइन अब हामी त्यसै पनि बुद्धिस्ट भएकोले गर्दाखेरि हामीले अब दलाई लामालाई चाहिँ म एकदमै विश्वास लाग्छ क्या त अब एकदमै पुज्छु उहाँ पनि राम्रो शिक्षा दिनुहुन्छ उहाँले पनि है यस्तो हिंसाहरू नगर्नु होइन आफूभन्दा अब के पो अरे गरिब दुखीहरूलाई हामीले दान दक्षिणा गरेर है त्यस्तोहरू गर्नु राम्रो शिक्षा दिनुहुन्छ है उहाँहरूलाई चाहिँ म एकदमै रेस्पेक्ट गर्छु होइन एकदमै मान्छु म उहाँहरूलाई चाहिँ